हेलो हेलो हजुर हजुर भन्नुहोस्

ए हजुर तपाईँको एम इलेभेन भन्नु भयो है मोडल एम इलेभेनको त अँ छ हाम्रोमा डिस्प्ले छ कि तर तर तपाईँ कति दुई साल अगाडि भन्नुभयो नि इन्टरनल ड्यामेज भयो भने त्यसो भए त वारेन्टीको अन्डरमा त आउँदैन हो त्यसै नि फुटेको त वारेन्टीमा आउँदैन तर अब भित्र नि केही ड्यामेज भएको छ भने चाहिँ वारेन्टीमा आउँछ नि त चेन्ज गरिदिनु सक्छ हामी त बनाउनु त हुन्छ कि तपाईँको पक्का स्क्रिन नै फुटेको होइन मतलब स्क्रिन चाहिँ के तपाईँको अलिक बाहिर निस्केको छ झरेकोले गर्दा हजुर अँ त्यो बेरवेल जुन हुन्छ त्यो चाहिँ निस्केको छ हजुर ए हजुर हजुर तपाईँले नि बेस्ट चाहिँ के हुन्छ भने बरू सिम कार्डहरू निकालेर मेमोरी कार्ड जति पनि छ निकालेर बरू सेन्टर आएर फोन दिएको नै राम्रो हुन्छ होला टाइम चाहिँ लाग्छ बनिनु हो तपाईँ कहिलेतिर आउनु भ्याउनुहुन्छ होला टाइम त अब तपाईँ कहिलेतिर आउनु भ्याउनुहुन्छ होला मतलब हजुर आउनुभयो भने त त्यसो भए मर्निङ सिफ्टमा आउनुहुन्छ होला नि त बिहानतिरै हामी टेन टेन थर्टीमा त खोल्छ दोकान हुन्छ खुल्ला हुन्छ कि अब यस्तो हुन्छ नि तपाईँ बिहान आएर दिनुभयो भने चाहिँ बरू तपाईँ यसो बजार घुम्दाखेरि हामी बनाएर बेलुका तिन चार बजीसम्म तपाईँलाई दिइहाल्छौँ तपाईँ दिउँसो आएर दिनुभयो भने आएर त्यो पेपर वर्कहरू गर्दावर्दा अब त्यहाँ आधा एक घन्टा लाग्छ एक बजीदेखि बनाउनु थाल्दा बेलुकासम्म सकिँदैन हो अन्त नि तपाईँ अलिकति छिटो गरेर आउनुभयो भने चाहिँ छिटो बनाएर त्यही दिनै लिएर जाँदा पनि भयो तपाईँको अन्त डिस्प्लेको चाहिँ तपाईँलाई म अहिले भनिदिइराख्छु दुइटा क्वालिटी छ एउटा चाहिँ अरिजिनल तपाईँको अब चार हजार पाँच सय रुपियाँ लाग्छ अन्त एउटाको चाहिँ तपाईँको अठ्ठाइस सय रुपियाँ लाग्छ त्यो पनि हुनु त स्यामसङकै हो तर पनि अब त्यो टचमा अलिकति प्रोब्लम हुन्छ अब बनाइसकेपछि नि अलिकति हुन्छ नि त्यो अरिजिनल चाहिँ होइन नि त अन्त तपाईँले कुन लाउनुहुन्छ

मिलाउनु त साह्रै पर्छ यसो एक दुई सय रुपियाँ चाहिँ कम्ती हुन्छ त्योभन्दा ज्यादा चाहिँ हुँदैन त्यो फोर हन्ड्रेड फाइभलाई फोर थाउजन फाइभलाई फोर पोइन्ट थ्री चाहिँ गरिदिनु सक्छ हामी फोर थाउजन थ्री हन्ड्रेड चाहिँ हुन्छ

हुन्छ बाह्र बजी आउने हो भने चाहिँ भोलिपल्ट आउनु पऱ्यो तपाईँ फोन लिनुलाई हुन्छ हुन्छ त्यही गर्नुहोस् त्यसो भए ल मलाई आउनु अगाडि चाहिँ एकखेप कल गरिदिनुहोस् न ल हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ वेलकम